घरको जनावरहरूबाट त त्यति जोगाउनु पर्दैन बहिनी उनीहरूलाई त बारेर राखिन्छ गाई बाख्रा बस्तुहरूलाई त बाहिरको जन जनावरहरूले चाहिँ निकै बिगारिदिन्छ हौ मयुर आउँछ सब्जीहरू लगायो उखालेर फ्याँक्दिन्छ मृगले त्यो उम्रेपछि खाइदिन्छ अनि अरू सबै जन्तुहरूले त पुरै बिगार्छ नि कालिजहरू आउँछ खोर्सिदिन्छ अन्त जोगाउनु साह्रै पर्छ तिनीहरूले खाइदिन्छ फेरि रोप्यो दोबार रोप्नुपर्छ अनि मुस्किलले नै जोगाएर फलाइन्छ नि खेतीपाती गर्नु पनि अहिले त बहुत साह्रै पर्न थाल्यो बाँदरले आउँछ फल अलिअलि फलेपछि बाँदर आएर त्यसले च्यातच्युत पारिदिइहाल्छ मकैहरू धानहरू सुर्काइदिन्छ आलु खनेर खाइदिन्छ फलफुल खाइदिन्छ अन्त निकै दुःखै हुन्छ हौ अहिले त खेतीपाती गर्नु पनि साह्रै छ